नमस्ते बोजू म अब यता बाहिर काम गर्न आएको छु अन्त घरमा कस्तो हुनुहुन्छ ए बडा बडीहरू कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ ए अन्त तपाईँहरू तपाईँ चाहिँ कस्तो हुनुहुन्छ अहिले ए ए अब म अब छुट्टीमा घर आउँ भनेर सोचिरहेको थिएँ अन्त ए हजुर अन्त यसपालि घर आउँदाखेरि तपाईँले अस्ति एउटा टिभी ल्याइदे तपाईँको लागि टिभी ल्याइदिउँ भनेको थिएँ राख्ने जग्गाहरू कस्तो राख्ने जग्गाहरू कत्रो छ टिभीको ए यसपालि अब छुट्टीमा आएर चाहिँ टिभी ल्याइदिउँ भनेको सिरियलहरू हेर्नु मन छ होला ए म अब राख्न राख्ने जग्गा चाहिँ ठुलै छ होला नि कि सानै छ ए अब म अब यो छुट्टीमा आउँदाखेरि चाहिँ एउटा ठुलै टिभी ल्याइदिनु पर्यो त्यसो भए

ए अब तपाईँको पनि एउटा आँखा कमजोरी रहेछ त्यसो भए ठुलै ल्याइदिन्छु नि अब ठुलोमा अलिक अलिक क्लियर पनि देख्छ नक्साहरू पनि साउन्ड पनि अलिक राम्रै हुन्छ सानो टिभीभन्दा

ल त म ठुलै ल्याइदिन्छु नि यसपालि छुट्टीमा आउँदाखेरि अब ठुलो अब अठार इन्चको टिभी ल्यायो भने चाहिँ ठुलो अब राम्रै हो ठुलै त हुन्छ अठार इन्चहरूको राख्ने जग्गा पनि अब सानो सानो छ भन्दैछ त्यसो भने चाहिँ अठार इन्चहरूकै ठिकै हुन्छ अब ठुलो पनि छ राख्ने जग्गा पनि मिल्छ ल पहिलाको अब पहिलाको टिभी पनि अब सानोबडे माथि अब राख्थ्यो त्यसरी पनि अब नदेखेको पनि होला हौ अब त्यो माथि माथि पनि भएर

जो

अस्ति अस्तिको पालि पनि बडाले बडा र बडीले भन्दैथ्यो टिभीको टिभी बिग्रियो भनेर फेरि टिभी त्यो बनाएको भनेर त्यो टिभी अलिक पुरानो पनि भयो होला अलिक अब नयाँ टिभी नै नयाँ टिभी किनौँ न नयाँ टिभी ल्याइदिन्छु नि म अब ठुलो टिभी नै अब छुट्टी घर आउँदाखेरि ल नभए चाहिँ छुट्टीमा चाहिँ ठुलो टिभी नै ल्याइदिन्छु नि ल हुन्छ बोजू त्यसो भए राखेँ है अब